बिस एक सय दुई हजार दुई सय पचास पच्पन्न हजार छ सय चालिस सात लाख सोह्र हजार तिन सय नब्बे